मसँग चाहिँ टिकट सिक्का वा चट्टान सङ्घ सङ्कलन गर्नेहरूको त्यस्तो सुझाउहरू चाहिँ केही छैन किनकि म चाहिँ अनि ट्वेन्टी फर्स्ट सेन्चुरीमा भएको कारणले गर्दाखेरि चाहिँ है त्यस्तो आइडियाहरू चाहिँ मलाई छैन किनकि अहिलेसम्म मेरो परिवारकोबाट पनि मेरो गाउँ छरछिमेकीकोबाट पनि त्यस्तो यो टिकट सिक्का वा यो चट्टानहरू सङ्कलन गर्ने चाहिँ त्यस्तो रीतिहरू छैन हुनु चाहिँ मैले सुन्नु चाहिँ सुनेको यसको बारेमा यो सुनेको कि यसको यो पुरानो पैसाहरू भयो यो सिक्का वा चट्टानहरू जे पनि भयो यो पुरानो कुराहरूको चाहिँ भ्याल्यु चाहिँ अहिलेको यो जुन अहिलेको यो सिचुएसन अहिलेको यो जमानामा चाहिँ है यसको भ्याल्यु चाहिँ धेरै छ भनेर मैले सुनेको छु तर एक्चुअलमा यसको लागि कुनै सुझाउहरू चाहिँ मसँग छैन किनकि यसको बारेमा मलाई कहिले पनि मलाई त्यो कहिले पनि मैले यसलाई के गर्नु त्यसलाई मैले देख्नु पनि सकी पाइनँ या फिर त्यसको बारेमा मलाई त्यस्तो केही आइडिया पनि छैन